अमर भाइ म पिकनिक जाने भनेको हामी हो मिलेर दस बाह्रजना छौँ अन्त त्यसमा चाहिँ अब तपाईँको गाडीमा जाऔँ भनेको अब तपाईँले अब भाडा कति लुनुहुन्छ हो अनि अब अटोमा जाँदा मिल्छ कि बसमा जाँदा मिल्छ कि हो अन्त तपाईँको अब मेजिकमा जाँदा अब सफारीहरूतिर जाँदा हुन्छ कि हो कसरी लिनुहुन्छ कति लिनुहुन्छ अन्त अब हामी चाहिँ अब पिकनिक गएर चाहिँ बिहान सातबजे निस्किएर बेलुकाको अब पाँच बजेतिर घरमा फर्किने हिसाबले अब मजाले अब खाएर ऊ यो गरेर आउने भनेको अब गाडी त राम्रै छ नि तपाईँको कि तपाईँले अर्को खोजिदिनुहुन्छ अर्को खोजिदिनु कसैलाई भनिदिनुभयो भने भनिदिनुहोस् हो तपाईँको भ्याउनु तपाईँले भ्याउनु भएन भने कसैलाई भनिदिनुहोस् नभएदेखि चाहिँ अब तपाईँले तपाईँको आफ्नो गाडीमा हुन्छ कि कसैलाई भनेर हुन्छ कि कसरी लिनुहुन्छ भाडाहरू त्यस्तोमा चाहिँ अब हामी जाऔँ भनेको पिकनिक योपालि राजा भतखावा राजा भतखावामा जाने भनेको